हेलो साथी सिलोरा सुन न गुड मर्डिङ हेर न म क्या हो त्यो यो चिकन बिरयानी बनाउनु भनेको थिएँ कि तर त्यो चाहिँ मलाई आएन हौ अहिलेसम्म बनाऊँ भन्छु बनाऊँ भन्छु हो त्यसमा चाहिँ रेसिपीहरू चाहिँ अब कस्तो प्रकारले हाल्नुपर्ने अब त्यो बोइल चामललाई त्यो बोइलहरू गर्नुपर्छ पर्दैन है तिमीलाई सोधौँ भनेको थिएँ हो अन्त के तिमी पकाउनु जान्दछौ त्यो पकाउनु जान्दछौ भने चाहिँ म तिमीसँगै अब बात मार्नु भनेर नि अब कतिवटा कुराहरू त्यहाँ मसलाहरू कति हुन्छ है तिमीलाई पनि थाहा छ छैन अन्त तिमीले जानेको छौ भने चाहिँ सिक्नुलाई नि है साथी तिमीले गरेको होला है कि गरेको छैनौ हौ त्यो रेसिपीको लागि चाहिँ मलाई अब कति चाहिँ चामल चाहिन्छ त्यसमा अब घिउहरू जस्तै प्रडक्टहरू के के चाहिन्छ जस्तै अब चामलहरू अब त्यसलाई बोइल गरेको कुन प्रडक्टको चामलहरू हाल्नुपर्छ कस्तो प्रकारको है त्यसको लागि चाहिँ तिमीलाई क्वोइसन गरेको कि मैले ल तिमीले भनिदिनु नि मलाई कसरी पकाउँछ अब त्यो चिजलाई मैले कुन ढङ्गले चाहिँ बनाउनु अन्त त्यो जुन अब मैले ल्याउनुपर्ने अब चिकनहरू चाहिँ कति केजीको छ त्यसरी क्या हो तिमीले चाहिँ मलाई बताइदेऊ न अब त्यो अप्ठ्यारो प्रकारको बनाउनु चाहिँ सामानहरू चाहिँ अब के के चाहिँ चाहिन्छ अन्त म त त्यसलाई सिक्नु चाहन्छु धेरै अगाडिदेखि चाहिँ मैले प्रयास गरिरहेको थिएँ हो सुन न अन्त त्यसमा चाहिँ अब मसलाहरू पनि के के चाहिन्छ अब गरम मसलाहरू चाहिन्छ कि चाहिँदैन हौ त्यसलाई अब मासुलाई के हामीले त्यसै पकाउनु कि बोइल गर्नुपर्छ कि है चामल चाहिँ अब फाइन राइस चाहिन्छ होला है कि कस्तो प्रकारको हो सुन न अन्त मलाई भन न हौ अब त्यसमा मैले अब त्यो मासुलाई पहिला पकाएर त्यहाँ चामलमा मिसाउनुपर्छ कि वा त त्यो चामल कस्तो प्रकारले के गर्नुपर्ने हो त्यसको लागि चाहिँ तिमीलाई सोधेको हो अन्त त्यो चाहिँ मलाई धेरै अगाडिदेखि नै सिक्ने विचार थियो कि

अब तिमीलाई चाहिँ त्यसको विषयमा थाहा छ नि त नि त्यसै कारणले चाहिँ मैले तिमीलाई सोधेको यसो बताइदिए राम्रो हुन्थ्यो है म पनि सिक्नु चाहन्थेँ कोही बेला यसो पार्टीहरूतिर कोही बेला अब बिहातिर सानो ओकेजनले पार्टीहरूतिर गएर चाहिँ मैले पनि बनाउनुलाई चाहिँ कोसिस गर्दैछु साथी अन्त तिम्रो चाहिँ हेल्प चाहिएको छ हौ मलाई के प्रकारले गर्नुपर्ने तिमीले त जानेको छौ होइन अस्ति पनि बनाएर खुवाएको थियौ मलाई साह्रै मिठो लागेको थियो तर के गर्नु म चाहिँ अब घरमा बनाऊँ भन्छु हो नानीहरूलाई पकाएर खुवाउनु भनेर त्यसको चाहिँ कतिवटा चाहिँ मैले त्यसको आइटमहरू जानिनँ हो अब कुन प्रकारले पकाउनु के गर्नु भनेर चाहिँ तिमीलाई चाहिँ अब यसो मैले परामर्श मागेको है अन्त त्यही कारण चाहिँ भन्दैछु अब त्यही त तिमीले अब बनाएर चाहिँ मलाई अब लेखेर पठायौ भने पनि अथवा मलाई त्यहाँबाट कुनै अब मा फोन मार्फत् पठायौ भने पनि ठिकै छ म त्यो हेरेर सुनेर तिमीलाई म थ्याङ्क्यु ज्ञापन गर्छु ल राखेँ ल अहिले फोन म राख्दैछु